अर्को महिना चाहिँ मेरो कान्छा भाइको बिहा छ है अनि हाम्रोमा चाहिँ अहिले के भन्छ पानीको अलिक अभाव भएको कारणले गर्दाखेरि चाहिँ बिहाको लागि मैले दुइटा सिन्टेक्स किन्नु परेको छ है र दुइटा सिन्टेक्स किनेको छु पाँच सय लिटरको दुइटा किनेको छु र अब हाम्रोमा चाहिँ पानीको एकदमै दुःख छ है त्यसले गर्दाखेरि अब मैले त्यत्रो दुइटा सिन्टेक्स किन्नु पर्यो है अब त्यो आधा खर्च अबबो त्यो सिन्टेक्स किन्ने पैसा त मैले अरू काममा मैले बिहामा चलाउन सक्थेँ तर हाम्रोमा पानीको दुःख भएको कारणले गर्दाखेरि मैले यो सिन्टेक्स किन्न पर्यो है अन्त मतलब हाम्रो गाउँमा चाहिँ त्यो पानीको एकदमै दुःख छ है मैले त्यो पानीको सोर्समा पनि गएर होइन त्यो पानी आउने बनाइरोखेको छु एक्स्ट्रा पाइपहरू पनि लगाइराखेको छु सो अन्त एकदमै दुःख छ हाम्रोमा चाहिँ पानीको अब मलाई अब हाम्रो यो जति यो अहिले सरकार छ होइन उहाँहरूले चाहिँ अब यो पानीको उयेसमा चाहिँ केही गरिदिनु हुन्छ कि भन्ने एउटा आशा राखेको छु है किनभने अब यसरी किनेर त अब चलाउनु सक्दैन नि त है अब त्यो सरकार भनेको त्यही जनताको लागि नै हो जनताल् जनतालाई हेर्न पर्यो होइन हामीलाई अहिले हाम्रो गाउँमा चाहिँ पानीको एकदमै दुःख छ र त्यो दुःखको समाधान चाहिँ अब हाम्रो सरकारले गरिदिनु हुन्छ भन्ने मलाई विस्वास छ है अब यो कुरामा चाहिँ अब छिटोभन्दा छिटो नै एक्सन लिनुहुन्छ भन्ने हामीले आशा राखेको छ हामी गाउँले सबैजना है अब गाउँले प्लस मैले पनि अब किनभने बिहामा त एकदमै पानीको खाँचो हुन्छ नि त त्यो भएर चाहिँ त्यही गर्नु सोचेको छु